मलाई मनपर्ने मौसम चाहिँ गरम महिना हो र त्यति बेला किनभने चाहिँ पानीहरू पनि परिबस्छ वेदरहरू पनि अलिक राम्रो हुन्छ न बेसी घाम हुन्छ न त जाडो नै हुन्छ र त्यति बेला एकदम पानीहरू पनि प्रशस्तै भइहाल्छ त्यही भएर